उत्तर भारत र दक्षिण भारतका मुख्य सांस्कृतिक भिन्नताहरू भन्नु पर्दा उत्तर भारतमा विशेष हिन्दी अनि पन्जाबी भाषाहरू बोलिन्छन् भने दक्षिण भारतमा मलयालम तेलुगु इत्यादि भाषाहरू बोलिन्छन् र दक्षिण भारतमा विशेष त्यहाँका व्यक्तिहरूले इडली डोसा साम्भर विशेष गरी नरिवलको चट्नी खाने गर्छन् भने उत्तर भारतमा उत्तर भारतका व्यक्तिहरूले विशेष पिरो खाने कुरा रुचाउँछ लुगाफाटामा विशेष उत्तर भारतका व्यक्तिहरूले केटीहरूले कुर्ता र केटाहरूले प्यान्ट लगाउँछन् भने दक्षिण भारतका केटाहरूले धोती अनि केटीहरूले साडी इत्यादि लगाउने गर्छ